हाम्रो चाहिँ दिउँसोको खाना हामी चाहिँ दिनमा हामी चाहिँ दुई टाइम खान्छौँ जस्तो बिहान बिहान भयो हामी बिहान नानीहरू एकद बिहान सात बजी साढे सातभित्रमा चाहिँ हाम्रो खानाहरू रेडी हुनुपर्छ र बिहान चाहिँ म के बनाउँछु भन्दाखेरि बिहान चाहिँ म दाल बनाउँछु र मेरो चाहिँ आमाले चाहिँ खालि हरियो हरियो भेजिटेबलहरू मात्रै खानुहुन्छ जस्तै आलुहरू खानुहुन्न रअन्त उस आमाको लागि चाहिँ हरियोखाले भेजिटेबल जस्तो भयो कि अब यो इस्कुसको त्यो ग्रीन लिभ्सहरू भयो सागहरू भयो आमा आमाको लागि चाहिँ त्यो फाल्टै बनाउनु पर्छ र नानीहरूको लागि चाहिँ फेरि दाल बनाएर उ उनीहरूलाई चाहिँ जस्तो आलु क्रन्ची भयो न्युट्रेला फ्राइहरू भयो त्यहाँदेखि उना उनीहरूको लागि त्यो फाल्टै सादा उनीहरूले पिरो खाँदैन उनीहरूले पिरो खानसक्दैन र नानीहरूको लागि चाहिँ सादा दाल सादा फ्राई चिजहरू आमाको लागि चाहिँ भेजिटेबलको मात्रै हुन्छ र उनीहरूलाई चाहिँ भेजिटेबल बनाइ दिनुपर्छ र त्यसमा अचर आमाले चाहिँ अलिकति त्यसमा पिरो खानु मन गर्नुहुन्छ र हामीलाई चाहिँ प्राय पिसेको अचारहरू चाहिँ मनपर्छ खोर्सानीहरू टोक्नु भने चाहिँ हामी चाहिँ पिसेको अचार त्यसमा चैँ बिहान त्यो सिलौटोमा पिसेर बनाउँछ अचार र ब्या हामी चाहिँ बिहानको खानामा चाहिँ अचार बनाउँछ र नानीहरूलाई जस्तै लन्च लन्चहरू हाल्नुपर्छ र लन्चमा पनि तिनाहरूलाई रोटी ईलु फ्राइहरू भयो जस्तो कोही बेला पुरीहरू भयो त्योहरू हालेर बिहान चाहिँ म त्यो प्रकारले नानीहरूलाई पकाइदिन्छु र कोही बेला चाहिँ हामी कोही बेला मासुहरू खान्छौँ जस्तै हप्तामा हामी चाहिँ दुई तिनपल्ट प्राय चाहिँ हामी मासुहरू किनभने गाउँमा अब पुरा त्यो सुङ्गुरको भयो त्यो भैँसीको मासु कुखुराको मासुहरू भयो त्योहरू लिएर चाहिँ हामी बिहानखेरि हामी प्राय चाहिँ मासुहरू के केहरू छ हामी बिहानखोरि नै बनाउँछौँ र कोही बेला हामी त्योहरू पनि बनाएर लिन्छौँ र हामी बेलकाको भन्दाखेरि चाहिँ बेलकाको हामी अलिकति यही टाइपकै बनाउँछौँ खानाहरू चाहिँ बेलका पनि त्यही हुन्छ हाम्रो चाहिँ जस्तै कोही बेला हामी त कोही बेला हामी त्यो रोटीहरू पनि कोही बेला खान्छौँ र कोई बेला प्राय चाहिँ हामी हेभी नै खान्छौँ बेलका र त्यसमा चाहिँ हामी दालहरू भयो चानाको दालहरू भयो चानाको दालमा आलुहरू मिक्स गरेर त्यसको दालहरू बनाएर खान्छौँ र त्यस्तै आलु फ्राइहरू भयो कोही बेला न्युट्रेला फ्राइहरू भयो कोही बेला यो फिन्गरहरू फ्राइ गरेर नानीहरूलाई चाहिँ त्यो बनाएर हामी सादा नै दिन्छौँ नानीहरूलाई र आमाले चाहिँ त्यै हो आमालाई चाहिँ त्यही भेजिटेबलखालकै उसलाई चाहिँ बनाएर त दिन्छु हामी चाहिँ कोही बेला चाहिँ हामीले त्यही कोही कोही कोही बेला चाहिँ हामी नुडल्सहरू पनि खान्छौँ कोही बेला चाहिँ कोही बेला प्राय चाहिँ हामी खानै पकाउने गर्छौँ र हाम्रोमा चाहिँ धेरै कतिवटा आइटमहरू बनिरहन्छ किनकी कोही बेला हामी नेपाली अब मोमोहरू बनाउछौँ मोमोहरू भयो कोही बेला यस्तै थुक्पाहरू भयो त्यस्तोहरू बनाएर लिन्छौँ